मेरो विचारमा मेरो आफ्नो राम्रो है सबल पक्ष भन्नु हो भने चाहिँ म चाहिँ अब कुनै पनि कुराको यस्तो विश्लेषणहरू गर्दाखेरि राम्रसँगले गर्नसक्छु र साथीहरूलाई है कुनै कुरा बताउनुपर्दाखेरि त्यसको विश्लेषणहरू म राम्रो गर्नसक्छु त्यो गर्नसक्छु त्यति चाहिँ अब मेरो गुण भनौँ सबल पक्ष भनौँ है अनि कमजोरी भन्दा चाहिँ म चाहिँ एकदम केही नसोचिकन झट्टै बोल बोलिहाल्ने गर्छु कतिपय ठाउँमा है त्यस्तो चाहिँ मेरो अलिकति कमजोरी पक्ष चाहिँ त्यो छ अन्त फेरि कति ठाउँमा चाहिँ मैले अलिकति सोचेर लामो सोचेर बोल बोल्दिनँ है झट्टै बोलिहाल्छु जसै अब रिसाउँछु झडङ्गै रिसहरू उठ्छ त्यस्तो चाहिँ मेरो अलिकति कमजोरी पक्ष चाहिँ त्यो छ मैले त्यसलाई चाहिँ कत्ति कन्ट्रोल गर्नखोज्छु है र पनि अब कति ठाउँमा त कन्ट्रोल गर्नु त सक्छु र कत्ति ठाउँमा चाहिँ मैले फेरि त्यस्तो भइहाल्छ त्यो चाहिँ मेरो कमजोरी पक्ष भनौँ